म चाहिँ के भन्नु चाहन्छु भने चाहिँ मेरो चाहिँ एउटा क्लासमा प्रिया भन्ने साथी थियो एकदमै नमिल्ने होइन त्यो पनि मसँग बोल्दैन थियो म पनि त्योसँग बोल्दिनँ थिएँ अनि एकदिनको कुरा हो एकदिन चाहिँ म्यामले हामी दुईजना अरू साथीहरूलाई पनि सँगै काम गर्नु भनेको थियो अब नबोल्ने साथीसँग त एकदम अनकम्फर्टेबल हुन्छ नि त कामहरू गर्नु होइन एकदम कुराहरू सेयर गर्नु अनकम्फर्टेबल हुन्छ अनि त्योसँग पनि त्यस्तै भएकोथियो त्यो दिन होइन अनकमफर्टेबल त्यो पनि बोलेन मसँग म पनि त्योसँग बोलिनँ धेरै कुरा अब अलिक नबोल्ने साथी नमिल्ने साथीसँग त अब मिल्ने साथीसँग हो भने त सबै सेयर हुन्छ सबै कुरा होइन बोल्छ हाँस्छ सबैकुरा हुन्छ नि त कमफर्टेबल फिल हुन्छ नि आफूले आफूलाई खुशी खालको लाग्छ नि अब नबोल्ने साथीसँग त अब अर्कै खालको भइहाल्छ होइन सबैजनालाई नै त्यस्तो हुन्छ अन्त अब त्यत्तिकै दिनहरू बित्दैथ्यो म पनि बोलेको थिइनँ त्यसको सम् अब त्यसको त्यो समस्याको समाधान गर्नुको लागि चाहिँ केही उपाय थिएन मेरो लागि होइन बोलेको पनि थिएन दिन बित्दैथ्यो अन्त हाम्रो लास्ट इयर टुएल्भको लास्ट इयर चल्दैथियो अनि इक्जाम्स भयो इक्जाम भएर त्यतिकै अब इक्जाम भएर रिजल्ट भयो छुट्टी भयो त्यतिकै अब त्यो अहिले आफ्नो दुनियाँमा पढ्दै होला अब म मेरो आफ्नै दुनियाँमा छु मज्जाले होइन आफ्नो आफ्नो लाइफमा सेटल भएर हामी बसिरहेको छौँ अहिले पनि हामी त अब बोलेको छैन कन्टेक्ट छैन त्यति नै हो अब नबोल्ने साथीहसँग चाहिँ अब दिनहरू बिताउनु कामहरू गर्नु चाहिँ धेरै नै अब धेरै नै अब अनकमफर्टेबल फिल हुन्छ हामीलाई सबैजनालाई नै त्यस्तो हुन्छ